के हो दाजु तपाईँको गाडी त हेर्नुहोस् सिट च्यातिएको हरन नलाग्ने टायर पम्पचर आधा बाटोमा पुगे पछि टायर पम्पचर भएर पैसा तिरेपछि त राम्रोसँगले चढ्न पाए हुन्थ्यो नि म बिमारी मान्छे कहाँ पुग्नु पर्ने पैसा तिरेपछि त राम्रोसँगले जान् चढेर राम्रोसँगले बसेर जान पाए पो हामीलाई पनि हुन्थ्यो तपाईँहरू यस्तो गर्नुहुन्छ अब यतिबेला बिग्रेको गाडी म कसको गाडी भन्नु पर्ने हो कहाँ जानु पर्ने हो